हेलो नमस्ते सर ए रिसभको सर बोल्नुभएको नि हजुर रिसभको सर बोल्नुभएको होइन म्युजिक टिचर ए सुन्नुहोस् न सर मेरो नानीले कस्तो गर्दैछ हौ हजुर होइन यो पालि चाहिँ उसको यता बाहिर गएको थियो कि उसको ड्याडीसँग बाहिर गएको थियो त अन्त त्यस्तो मैले तपाईँलाई इन्फर्म गरौँ भन्दा भन्दै बिर्सिएछु अन्त अहिले फेरि हजुर ड्याडीसँग जानुभएको थियो उसको हजुर उसको पापासँग हजुर उसको पापासँग गएको थियो त अन्त बाहिर घुम्न जानुभएको थियो दुईजना नानी के त अन्त होइन हौ नानीको अहिले पर्फर्मेन्सहरू के चल्दैछ कस्तो चल्दैछ भनेर नि उसलाई बाहिर बोलायो भनेको सुनेको थिएँ नि त कि अन्त नि हजुर हजुर बाहिर बोलाएको छ भन्दै थियो कि नानीलाई तपाईँले सिका सिकाउनु हुँदैछ पनि भन्दै थियो नि त कि नानीले अन्त कस्तो हुँदैछ के हुँदैछ जान्नलाई नि

ए हजुर अलि अटेरी गर्यो भने अलिक हकार्नुहोस् है ल हजुर हजुर हजुर हजुर यो पालि होइन यो पालिको एक्जाम पनि छ भन्दै थियो हो त्यसको लागि कस्तो गर्दैछ हौ अहिले हजुर हजुर हजुर अर्को को सर पो हुनुहुन्छ भन्दै थियो नि अर्को को सर पनि हुनुहुन्छ भन्नु हुँदैथियो नि ए हजुर सुन्नुहोस् न सर अब तपाईँ तपाईँलाई चिन्छु है यादहरू गरिदिनु होस् है नानीलाई हुन्छ हुन्छ हजुर थेङ्क्यु सर